मैले जोमेटोबाट आज चिकन बिर् बिर्यानी मगाएको थिएँ है अन्त चिकन बिर्यानीमा आलिकति त्यसको टेस्टहरू अलिक राम्रै लाग्यो ठिकै थियो स्वादहरू एकदम राम्रो र अलिकति होम डेलिभेरीमा पनि टाइममै ल्याइदिँदो रहेछ त्यो पनि अलिकति खुसी लाग्यो